मेरो यो गोबरमा पानी फिटेर चाहिँ हामी के गर्छौँ भने घरहरू लिप्ने गर्छौँ है जसको माटोको घर छ है जसको माटोको चुल्हा छ त्यो गोबरले हामी लिप्ने गर्छौँ है र यो गोबर भनेको त अब तपाईँको गाईको टोइलेट भयो है र त्यसरी नै तपाईँको गाईको पिसाब भन्छ है त्यसलाई हामी त्यसलाई गौत भन्ने गर्छौँ त्यसमा चाहिँ तपाईँको अब पानी फिटेर त्यसमा अलिकति दुध दही घिउ हालेर है त्यसले चाहिँ हाम्रो जुन चाहिँ यो जति पनि कार्यहरू हुन्छ जस्तै पुजा भयो है जसको घरमा न्वारन हुन्छ है नानी जन्मिएको हुन्छ र जसले न्वारन गर्छ के अरे मराउ परौ पर्दा है त्यो सबै चाहिँ त्यो जुन चाहिँ हामीले गाईको पिसाब हुन्छ गौत भनिन्छ त्यसले चाहिँ हामीले अब त्यसमा अलिकति पानी घिउ दही दुध हालेर त्यसमा हाम्रो घरको जुन चाहिँ पुरहित हुन्छ उहाँले त्यसमा मन्त्र सन्त्र गरेर त्यो उयो गरेर त्यसलाई चाहिँ घरको चारैतिर होइन मन्दिरमा घरको चारैतिर बाहिरतिर भित्र बाहिर सबैतिर छर्केर त्यो गौतले चाहिँ एउटा शुद्धिकरण गर्ने काम गर्छ है र यो गौत चाहिँ हाम्रो हिन्दू धर्ममा चाहिँ जति बेला पनि केही पर्छ जस्तै मराउ होस् नानी जन्मिएको होस् है त्यतिबेला चाहिँ यो एकदम मुख्य रूपमा यो चाहिँ आवश्यक रहन्छ